पहिलाको कि प्याड फोन र अहिले स्मार्ट फोनमा त धेरै फरक छ नि पहिला त अब फोनहरू मात्रै गर्नु हामीलाई सजिलो थियो अहिले त हामी भिडियो कलबाट टाडा टाडा भएको आफन्त भयो साथी भाइ जोसँग पनि भिडियो कलबाट बोल्नु सक्छौँ पहिला चाहिँ अब कल मात्रै हुन्थ्यो देख्न पाउँथेन अहिले त धेरै सजिलो छ स्मार्ट फोनले गर्दा मेसेजहरू गर्नु भिडियो कल भयो फोन त भइहाल्छ त्यसमा धेरै सजिलो भएको छ नि पहिलाको जस्तो पहिला त अलिक प्रब्लमै थियो अहिले त फेरि नेटवर्कको चाहिँ अलिकति प्रब्लम हुन्छ यहाँ हाम्रो गाउँमा अलिकति माथि गयो भने चाहिँ अलिकति आउँछ नेटवर्क नभए अलिकति नेटवर्कको चाहिँ प्रब्लम छ त्यो स्मार्ट फोनले त धेरै सुविधा भएको छ हामीलाई साथीहरूसँग भेटघाट भइहाल्छ बोलचाल सबै भइहाल्छ स्मार्ट फोनबाटै सब कुरो सजिलो छ अहिले त हामीलाई टाडामा केही घटनाहरू घट्यो भने हामीले घरबाटै देख्न पाउँछौँ सुन्नु पाउँछौँ न्युजहरू सबै चाल पाउँछ घरमा बसेरै भिडियोहरूबाट कहाँ कहाँ के के हुँदैछ कस्तो घटनाहरू घटिरहेको छ स्मार्ट फोनबाटै सबै देख्नु पाइहाल्छ अहिले त घरमै बसेर धेरै सुविधा छ हामीलाई अहिले स्मार्ट फोनले गर्दा सबै कुरोको न्युजहरू हामीले घरमै बसेर सुन्नु पाउँछौँ महिनामा चाहिँ म चाहिँ उयो फोनमा चाहिँ दुई सय उनानब्बेको रिचार्ज गर्छु त्यसमै सब कुरो हुन्छ फोन पनि हुन्छ प्लस त्यसमा हामीले फेस बुक वाट्स अप सबै युज गर्नु सक्छौँ नानीहरूको अब स्कुलको कतिवटा कुराहरू त्यहाँनेर न्युज हुन्छ साथीहरूसँग नानीको कन्ट्याक्ट सजिलो हुन्छ